विद्यमान विरुवाहरूलाई अधिक बिरुवा उत्पादन गर्नको निम्ति चाहिँ त्यसलाई चाहिँ हाइब्रिड प्रोसेस भन्छ एक अर्कामा क्रस गराउनुपर्छ विभिन्न भेराइटीको बिरुवाहरू लिएर त्यो हाइब्रिड बनिन्छ त्यो उसलाई क्रस गराएपछि चाहिँ अनि त्यो अधिक मात्रामा उत्पादन हुन्छ त्यो उत्पादन भएकोलाई चाहिँ म बजारमा लगेर ब्यवसायिक रूपमा बेच्ने गर्दछु